अब मलाई अब घुम्न जाने स्थल भनेको नै अब मलाई एकदमै हाइकिङ गर्ने इच्छा भएको जग्गा चाहिँ अब सन्दकपुर नै हो र सन्दकपुरमा जाँदाखेरि त्यस्तो केहीफोहोर मैलाहरू त मैले बाटोमा देखिनँ किनभने त्यहाँनिर एउटा स्यान्चुरी पार्क छ नेसनल पार्क छ अनि त्यहाँनिर चाहिँ अब प्लास्टिकहरू फ्याँक्न पाइँदैन अनि त्यसले गर्दाखेरि चाहिँ त्यहाँनिर एकदमै राम्रो छ अनि अब हामी पनि घुम्न जान्छौँ अब त्यहाँनिर त त्यहाँनिर काम गर्ने मानिसहरूले मात्र अब त्यहाँनिर कसले अब फोहोर गर्दैछ कसले मैला गर्दैछ त्यो त हेर्न सक्दैन नै नि अनि चौबिसै घन्टा र यसमा चाहिँ अब हामी त्यहाँ घुम्न जाने हामी हाम्रो पनि एकदमै ठुलो सहभागिता हुन पर्दछ हामीले पनि खाएपछि प्लास्टिकको मेन चाहिँ प्लास्टिकको सामानहरू त्यो चाहिँ हामीले हाम्रै पकेटमा राखेर अथवा डस्टबिन आयो भने डस्टबिनमा फ्याँकेर मात्रै फ्याँक्नु पर्छ अनि मात्रै स्वच्छ हुन्छ जथाभावी त्यता मैला गर्नु हुँदैन जताभाबी जहाँ खायो त्यहीँ फ्याँक्यो त्यस्तो गर्नु हुँदैन हामीले अनि प्लास्टिकको सामान चाहिँ मेन हामीले ध्यानमा राख्नु पर्ने हुन्छ किनभने अब प्लास्टिकको सामान चाहिँ कस्तो हुन्छ भन्दाखेरि प्लास्टिक चाहिँ कस्तो हुन्छ भन्दा त्यो चाहिँ के भन्छ मल अथवा डिग्रेडेबल हुँदैन नि त अनि त्यसले गर्दाखेरि चाहिँ अब धेरै अब पछि अब जनावरहरूलाई पनि त्यहाँनिर भएको जनावरहरूलाई पनि धेरै असुविधा हुन्छ अनि प्लास्टिकहरूले गर्दाखेरि फोहोर हुन्छ मान्छेलाई त्यहाँको त्यो जग्गाको एकदमै नराम्रो सकारात्मक दृश्य ए सकारात्मक दृष्टिकोण उनीहरूकोमा हुन्छ अनि उनीहरूले उनीहरूको साथीहरूलाई चाहिँ त्यो जग्गामा चाहिँ नजानु त्यहाँ त फोहोर हुन्छ भनेर भन्छन् र यसैले गर्दाखेरि चाहिँ हामीले चाहिँ घुम्न गएको जग्गाहरूलाई चाहिँ एकदमै सफा गरेर राख्नु पर्छ हामीले खाएर चाहिँ जताभाबी त्यहीँ फ्याँक्नु हुँदैन हामीले खाएर आफ्नै गोजी अथवा डस्टबिनमा फाल्न पर्छ अनि मात्रै स्वच्छ हुन्छ र त्यहाँको दृश्यहरू पनि राम्रो हुन्छ अनि अरू मानिसहरू पनि त्यहाँ घुम्न आउँछन्